र मसँग भएको जनवारहरू चाहिँ हामी चाहिँ यहाँ गाई बाख्रा सुँगुर कुखुराहरू पाल्ने गर्छौँ र हामीले चाहिँ गाईहरूबाट चाहिँ हामी विशेष गरी सर्वप्रथम त हामी गाईहरूबाट एक नम्बर त हामी दुघहरू दुध दही घिउहरू निकालेर हामी त्यहाँबाट हामी बेचबिखन गर्ने गर्छौँ त्यहाँबाट हाम्रो केही दुध दही घिउहरूबाट हाम्रो परिवारमा आर्थिक सहयोग हुन्छ र त्यसमा आझै हामीलाई फसलहरू लगाउनमा गाईहरू गाईहरूबाट सुँगुरहरूबाट बाख्राहरूबाट पाल्दा हामीलाई त्यसको मलहरू प्रशस्त हुन्छ र ती प्रशस्त मलहरू चाहिँ हामी खेतिबालीमा लगाएर खेतिबाली पनि राम्रोसँगले उब्जनी गराइरहेको छौँ र हामी गाईहरूबाट गाई सुँगुरहरूबाट चाहिँ विशेष गरेर सुँगुरहरू चाहिँ हामी कतिपय फार्महरू खोलेर नै यहाँ हामी गाउँ बस्तीमा हामी पाल्ने गर्छौँ र विशेष गरी हामी सुँगुरहरूबाट चाहिँ हामी सर्वप्रथम माउहरू पालेर त्यसमा माउहरू पालेर ती बच्चाहरूलाई चाहिँ पाठाहरूलाई चाहिँ हामी एउटा पाठाको दाम चाहिँ हामी तिन हजार पच्चिस सौ गरेर हामी बे बिक्री गर्ने गर्छौँ त सुँगुरले हामीलाई वर्षमा दुईपल्ट पाठाहरू दिने गर्छन् र त्यो पाठाहरूबाट चाहिँ हामी बेचेर चाहिँ हामी हाम्रो घरबार हाम्रो परिवार चलाउने गर्छौँ त्यसैगरी बाख्राहरू पनि हामी पालेर हामी बाख्राबाट त्यही हामी सर्वप्रथम हामी त त्यसको मलहरू पनि प्रयोग गर्छौँ मलहरूबाट हामी धेरै साग सब्जी अन्न बालीमा पनि लगाएर त्यहाँबाट पनि हाम्रो खेतिबाली राम्रो हुनेगर्छ र बाख्राहरू पनि हामी यसरी नै पालेर ठुल्ठुलो खसीहरू बनाएर हामी बेचबिखन गर्छौँ र बेचबिखन गर्दा हाम्रो नजिकैको छेउको बजारहरूबाट मान्छेहरू आएर ती खसी बाख्राहरू किनेर लाने गर्छन् सुँगुरहरू पनि त्यसरी नै हामी फार्म खेलेर ठुल्ठुलो बनाएपछि नजिकैबाट अब किन्ने पैकारीहरू आउने गर्छ र तिनीहरूलाई हामी वर्षमा अब सुँगुरहरू दसवटा आठवटा यसरी बिक्री गर्छौँ प्रत्येक गाउँबासीले नै त्यसै गर्छ र बाख्राहरू पनि हामी त्यही प्रकारले नै बि बेचेर चाहिँ हामी हाम्रो परिवार र हाम्रो आर्थिक आर्थिक सङ्कटहरूबाट चाहिँ हामी यसरी हामी यी जनवारहरूबाट हामीलाई फाइदा हुन्छ र हामी ती फाइदाका लागि नै हामी गाई बाख्रा सुँगुरहरू कुखुराहरू हामी पाल्ने गर्छौँ र कुखुराहरू पनि हामी त्यसरी नै कसैले फार्मै खोलेको छ ती फार्म खोलेर हामी कुखुराहरू पनि हामी नजिकैको दोकानहरूमा लगेर बेच्ने गर्छौँ र त्यसबाट पनि हामीलाई आर्थिक सङ्कटहरू चाहिँ हामीलाई कम्ती हुने गर्छौँ र हामीले यी जनवारहरूबाट चाहिँ हामीलाई एक प्रकारको गाउँबस्तीमा चाहिँ फाइदा नै भएको हामी महसुस गर्छौँ